हेलो हेलो हेलो अनिस सर अँ तपाईँकोमा हजुर हजुर तपाईँसँग काम थियो कि हामी यहाँनिर हामी स्टुडेन्टहरू साथीहरूसँग घुम्नको लागि कालिम्पोङ आउने हामी प्लान गरेको थियो हो प्लान गरेका छौँ अनि यसैकारणले चाहिँ हामीले चाहिँ एउटा राम्रो होटेल खोज्दैछौँ हजुर हजुर हजुर त्यहाँनिर छ है हजुर घुम्नुको लागि रहनु बस्नु खानु त एकदम राम्रो होला है घुम्नुहरूको लागि त एकदमै राम्रो जग्गाहरू होला है

ए भनेपछि एकदमै राम्रो छ है हामीलाई साथीहरू साथीहरूले भन्दै थियो हामी पाँचजना आउने छौँ अनि साथीहरूले भन्दै थियो एकदमै हिल्स परेको घुम्ने डाँडाकाँडाहरू भएको राम्रो भएको जगा एउटा सुन्दर नेचर है ब्युटी देख्ने खालको जग्गामा चाहिँ जानुपर्छ भनेर भन्दैथ्यो कालिम्पोङ अनि त्यही त हामीले सुनेको थियौँ अन्त तपाईँकोमै एउटा तपाईँले भन्नु हुँदैथ्यो कालिम्पोङमा राम्रो लज छ हरे भन्नु हुँदैथ्यो यसैकारणले तपाईँको नम्बर कन्ट्याक्ट पाएर हामीले तपाईँलाई कन्ट्याक्ट गरेको नी राम्रै होला है भनेपछि ए हुन्छ हुन्छ त्यसो भने हामी भनेपछि तपाईँकोमा बुक गऱ्यौँ है हामीले हुन्छ हुन्छ हुन्छ भनेपछि तपाईँकोमा पक्का सम्झ्यौँ हामीले ल ल ल हुन्छ हुन्छ